हजुर हो त भन्नुहोस् हजुर हजुर भन्नुहोस् न तपाईँको के काम थियो होला हजुर सानो गाडी भन्नाले तपाईँहरू सानो गाडीमा चाहिँ अब कम्ती मान्छे आउनुभयो भनेदेखि चाहिँ राम्रो हुन्छ अब बाटोसाटो अलिकति उकालोसुकालो त्यहाँबाट उँभो जाँदा पनि तपाईँको अलिकति धेरै उकालो उकालो बाटो भएकोले गर्दा चाहिँ अब सकेसम्म चाहिँ ठुलो गाडीमै आउनुभयो भने चाहिँ राम्रो हुन्छ है नभएदेखि चाहिँ अब सानो हजुर हजुर हजुर त्यस्तो हुँदाखेरि चाहिँ अलिकति साह्रै पर्छ तपाईँको बाटो पनि अलिकति खाल्टेखुल्टेहरू छ हो अनि तपाईँको हेर्दै हेर्दै आउँदाखेरि चाहिँ अब साह्रै पर्छ जोगाएर कुरोहरू गऱ्यो हुनसक्छ कोही जग्गा नचढ्ला पनि अब हजुर हजुर हजुर हुन्छ आउनुहोस् न यहाँनिर पनि आएर तपाईँले बसेर यहाँनिर घुम्ने जग्गाहरू छ है छेउछेउमा यताउता डाँडाकाँडाहरू घुमेर चियापत्ती बगानहरूतिर पनि घुमेर एक दिन यहीँ बस्नु भएर स्टे लिएर उभो जानुभयो भने पनि हुन्छ माथि गएर त अब तपाईँ घुम्ने जग्गा त दार्जिलिङमा त नभने पनि हुन्छ तपाईँ एक हप्तै बस्नुभयो भने पनि घुमिसक्नु हुन्न त्यही प्लान चाहिँ ठिकै छ तर अब

बस्ने त तपाईँको व्यवस्थाको बारेमा चिन्ता नलिँदा हुन्छ तपाईँले धेरैवटा होमस्टेहरू अब ठुल्ठुलो रिसोर्ट पनि तपाईँको त्यहाँदेखि रिसोर्टदेखि लिएर तपाईँको लज जस्तो प्रकारले तपाईँ बस्न चाहनुहुन्छ जति रेन्जमा अब महँगोदेखि महँगो साह्रै चाहिँ होइन अब लक्जरी तर महँगो तपाईँले सुविधा अब सबै प्रकारको अब पाउने त्यस्तो जग्गादेखि लिएर तपाईँले अलिकति कम्ती बजटमै म्यानेज गर्छु भन्नुहुन्छ भने त्यस्तो जग्गाहरू पनि पाउनुहुन्छ है हजुर बेसी टाढो पर्दैन तपाईँको यहाँबाट जानुभयो भने तपाईँ हजुर हजुर त्यहाँदेखि तपाईँको त्यही पाँच छ किलोमिटर बाटो पर्छ हो उकालो जानुभयो भने तपाईँको बिस मिनट जतिको बाटो पर्छ गाडीमा यहाँबाट देख्नु हो भने सिधा माथि देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ तर तपाईँको अलिकति उताबाट जानुभयो भनेदेखि चाहिँ अब अलिकति यताउता पाहाडको बाटो यताउता घुम्दै घुम्दै जाँदा लगभग बिस मिनट चाहिँ लाग्छ यहाँबाट तपाईँलाई गङ्गटे गङ्गटे डाँडा त हजुर हजुर यता अर्कोपट्टि पर्छ तपाईँको त्यता उयोपट्टि चाहिँ परेन अलिकति घुमेर आउनुपर्छ तपाईँ एक दिन स्टे लिनुभयो भनेदेखि चाहिँ भ्याइहाल्नु हुन्छ तपाईँको गङ्गटे डाँडादेखि लिएर तपाईँको तल त्रिवेणीहरू यता लामाहट्टाहरू तपाईँ सबै यहाँबाट साइट सिनमा एक दिनको उयसमा भ्याइहाल्नु हुन्छ तपाईँले आरामले हजुर हजुर एक दिन निस्किएमा तपाईँले आरामले सबै यो पेसोक तपाईँको यता टिस्टा भेली कमानहरू घुम्नुहुन्छ भने त्यता पनि भ्याइहाल्नु हुन्छ हुन्छ हुन्छ आउनुभन्दा अगाडि फोन गरेर आउनुहोस् न